मलाई मनपर्ने खाना चाहिँ अब मोमो हो है भेज मोमो धेरै सानैदेखिको अब भेज खाएको कारणले गर्दाखेरि चाहिँ म भेज मोमो खान रुचाउँछु अनि हाम्रो सन्जु दादाको जुन चाहिँ सानोबडे दोकान छ हाम्रो गोरुबथानमै अब ठुल्ठुलो रेस्टुरेन्टतिर त मलाई मनपर्दैन खाना किनभने त्यहाँनिर असाध्यै मलाई चाहिँ लाग्छ अब फाल्टुको खर्च धेरै बेसी नै खर्च हुन्छ त्यहाँनिर त्योभन्दा बरू सानो दोकानमा हाम्रो लोकललाई पनि सपोर्ट गर्दै एकदमै राम्रो मिठो पनि बनाउनुहुन्छ दाइले अनि सफ्ट वाला हाम्रै मेरै आँखाको अगाडि बनाइदिनुहुन्छ त्यही कारण चाहिँ म त्यहीँनिर खान रुचाउँछु